र विशेषगरी भन्नुपर्दाखेरि यो भाषा हाम्रो यहाँ कालिम्पोङमा प्रायः सबै भाषीहरू हामी बसोबासो गर्छौँ यहाँनिर सबै भाषीहरू छौँ हामी यहाँनिर नेपाली मात्रै छैनौँ यहाँ बिहारी बङ्गाली माडवाडी जस्तै आदिवासीहरू धेरै धेरै जातिहरू र भाषीहरू हामी यहाँ मिलेर हामी बसोबासो गर्छौँ त्यसले गर्दाखेरि हामीलाई यहाँनिर हामी अरूको भाषा पनि हामीलाई हामी बुझ्छौँ र हाम्रो नेपाली भाषा पनि उहाँहरूले बुझ्नुहुन्छ हाम्रो हामीले धेरै नबुझे पनि हामीले उहाँहरूको भाषाा पनि धेर धेरथोर बुझेको हुन्छ हाम्रो भाषा पनि उहाँहरूले बुझेको छैन हामीलाई त्यति साह्रो प्रोबलेम चाहिँ छैन हामीलाई कुनै उयो छैन साह्रो छैन र वहाँहरूले पनि बुझिराख्नु भएको हुन्छ र हामीले भाषाको कुरा गर्नु पर्दाखेरि हाम्रो नेपाली भाषा हामीले सी नानीहरूलाई सिकाउनु एकदमै जरुरी छ किनभने हामी त हाम्रा नानीहरू इङ्ग्लिस स्कुलतिर लाएकै हुन्छौँ र हाम्रो नानीहरूले इङ्ग्लिस बोल्न सकेन भने हामी दुःखित हुने र दुःखित हुने गर्छौँ र हाम्रो नानीहरूले नेपाली बोल्नु जान्दैन भनेर खुसी पनि हुने गर्छौँ तर त्यसरी चाहिँ हामी हामीले राम्रो गरिराखेका छैनौँ हामीले राम्रो हाम्रो सोचिराखेको छैनौँ त्यो चाहिँ हामीले नानीहरूले इङ्ग्लिस पनि बोल्नु सक्नुपर्छ तर नेपाली पनि त्यतिकै सक्नुपर्छ किनभने हाम्रो यो मातृभाषा हो हाम्रो मातृभाषामा हाम्रो नानीहरूले नेपाली बोल्नु जान्दैन त भनेर हाँस्नु खुसी हुनु हुँदैन यसमा जतिसक्दो चाहिँ हामीले नेपाली भाषा चाहिँ एकदमै राम्रो बोल्नु सक्ने चाहिँ हाम्रो नानीहरूलाई बनाउनुपर्छ स्कुलको मात्रै भर परेर पनि हुँदैन स्कुलमा पनि धेरै सिकाउनु हुन्छ उहाँहरूले सबै कुरो सिकाउनुहुन्छ सबै भाषा सिकाउनु पनि जरुरी पनि छ स्कुलमा पनि र त्यसरी हामीले घरमा पनि नानीहरूलाई गाइड गरेको हुनुपर्छ र हाम्रो नेपाली भाषा यो हो हाम्रो मातृभाषा यो हो भनेर नानीहरूलाई सिकाउनु सक्नुपर्छ अहिलेको अहिलेको फिलहालको नानीहरूले प्रायः नेपाली भाषाहरू बेसी जान्दैन हिन्दी मिसाएर बोलिरहेको हुन्छ इङ्ग्लिस त मिसाएर बोल्छै बोल्छ हौ त्यस्तो छ अब हाम्रो प्योरली नेपाली भाषा अहिलेको नानीहरूले बोल्नु सकेको छैन तर हामीले त्यो कुराहरूलाई एकदमै ध्यान दिएर हाम्रो नेपाली भाषाले मान्यता पाको छ हामीले नेपाली भाषा प्रयोग गर्नुपर्छ हामीले बोल्नुपर्छ लेख्नुपर्छ भनेर नानीहरूलाई एकदमै इन्करेज गरेर अघि बढाउनु पर्छ हामी आफै पनि हामी आफै पनि नानीहरूलाई इङ्ग्लिस स्कुलमै लाए तापनि हामीले घरमा सिकाएर हुन्छ स्कुलमा पनि सिकाउँछै त्यसरी पनि हामीले भाषामाथि चाहिँ हामीले एकदमै ध्यान दिनु र जोड दिनु एकदमै जरुरी छ र यहाँको जति पनि बिहारी दाजुभाइ दिदीबहिनीहरू बङ्गाली दाजुभाइ दिदीबहिनीहरू माडवाडीहरू आदिवासीहरूदेखि लिएर धेरै धेरै भाषीहरूसँग हाम्रो एकदम उठबस तालमेल एकदमै राम्रो छ किनभने वहाँहरूलेम् हाम्रो भाषालाई इज्जत दिएर बोलेको हुन्छ हामी पनि उहाँहरूको भाषालाई जानी नजानी भए पनि हामीले सकी नसकी भए पनि हामीले बोल्ने कोसिस गरेर हामी एकार्कामा मिलेर हामी यसरी बसेको छौँ र हाम्रो भाषा उहाँहरूको भाषा हामी चाहे हामीले मिसाउँदै बोले तापनि वहाँहरूले पनि सबै बुझिरहेको हुन्छ हामीले पनि सबै बुझिरहेको हुन्छ हामीलाई कुनै त्यसमा हामीलाई असुविस्ता छैन हामीलाई त्यसले गर्दाखेरि हाम्रो यहाँ कालिम्पोङमा सबै जात भाषीहरू मिलेर बसेकोले गर्दाखेरि हामीलाई कुनै नराम्रो छैन सबै कुरो बुझिरहेको हुन्छौँ हामीले हाम्रो सबैसँग मिलेर हामी बस्न सकिरहेको छौँ